मैले जानेका खुद्रा तथा थोक बजारहरू धेरै छन् जस्तै झालमुरीको साना साना स्टलहरू भयो आलु मिमीको दोकानहरू भयो त्यसरी नै खेलौनाहरूको साना साना दोकान लुगा फाटाको यसरी बाटो छेउतिर राख्ने लुगा दोकानहरू भयो भाँडा बर्तनका साना साना दोकानहरू भयो यी सबै खुद्रा तथा थोक बजारहरू हुन् हालैका वर्षहरूमा जुन प्रकारले किराना अथवा तरकारीहरूको भाउमा वृद्धि आएको छ त्यसलाई हेर्दा हेर्दाखेरि बिगत समयमा तरकारीहरूको जस्तो भाउ थियो मूल्य थियो त्यसमा अहिले परिवर्तन आएको छ यस महिनाभन्दा दुई तिन महिना अगाडि नै हामी हेर्न सक्छौँ कि टमाटरको भाउमा एकदमै वृद्धि भएको थियो जसमा टमाटरको भाउ दुई सय रुपियाँ केजीसम्म पुगेको थियो यसरी नै अन्य सागपातमा पनि धेरै नै परिवर्तन आएको छ अथवा समयको परिवर्तनसँगै वस्तुभाउहरूको तरकारीहरूको मूल्यमा पनि धेरै नै वृद्धि आएको हामी पाउँछौँ अहिले मानिसहरूले धेरै नै अनलाइन सपिङ गर्दछ जुन एकप्रकारले राम्रो पनि हो र नराम्रो पनि हो सबै कुराको नै राम्रो र नराम्रो पक्ष हुन्छ यसरी नै यो अनलाइन सपिङको पनि हामी राम्रो पनि पक्ष पाउँछौँ र नराम्रो पनि पक्ष पाउँछौँ राम्रो चाहिँ के भने सबैभन्दा मानिसलाई मूल्यवान् कुरा भनेको नै समय हो अनलाइन सपिङ गर्दा हामी समयको बचत गर्नसक्छौँ यस दृष्टिले हेर्ने हो भने अनलाइन सपिङ एकदमै फलदायक अथवा लाभदायक देखिन्छ तर यसका नराम्रा पक्षहरू के के हुन् भने अनलाइन सपिङ गर्दा हामी जुन वस्तुलाई जुन सामान किन्न चाहन्छौँ त्यसलाई नजदिकबाट हेर्न सक्दैनौँ त्यसलाई छोएर त्यसको जुन प्रकारको टेक्सचर हुन्छ त्योबारे हामीलाई पत्तो लाग्दैन फेरि अर्को कुरा के हुन्छ भने यो एकदमै भनेको जस्तो सामान हामीले पाउन सक्दैनौँ जुन प्रकारले हामी अफलाइनमा सामानहरू किन्छौँ त्योअनुसारको सपिङ चाहिँ अनलाइनमा गर्न सकिँदैनौँ हामीले सोचेजस्तो भनेजस्तो केही पनि कतिवटा कुराहरू आउन सक्दैन कोही बेला सोचेभन्दा एकदमै राम्रो पाउँछौँ भने कोही बेला सोचेभन्दा एकदमै नराम्रो पाउँछौँ यसैले अनलाइन सपिङमा राम्रा र नराम्रा दुवै कुराहरू पाउँछौँ